मैले अनलाइनबाट छुरी मगाएको थिएँ र त्यो छुरी चाहिँ मैले अब सोचेकोभन्दा पनि राम्रो आएछ त्यहाँ देखाएकोभन्दा पनि अन्त अहिले चाहिँ अब त्यो छुरी चाहिँ एकदम मैले मलाई सजिलो भइरहेको छ कुँदाउँदाखेरि पनि एकदम मज्जाले धार आउने एकदम लाग्ने छ अब सोचेकोभन्दा पनि दामी आएको छ